हेलो प्रसान्त भाइ हो ए हजुर मैले तपाईँको गाडी मैले बुक गरेको थिएँ नि भाइ रेलवे स्टेसनको लागि अझैसम्मन् पनि कस्तो नआइपुग्नु भएको हौ तपाईँ त मैले बुक गरेको गाडी कहिलेदेखिको हो हेर्नोस् त अब अहिले आठ बजिसक्यो सात बजीको ट्रेन आठ बजिसक्यो तपाईँ किन नआउनु भएको हाँ अहिलेसम्मन् पनि तपाईँ आउनु भएको छैन अब यसको लागि चाहिँ मैले के गर्नु पर्ने कि तपाईँको लागि तपाईँको खिलाफमा कम्प्लेन गर्नुपर्ने हो कि कि कि मेरो रेल रेलको यो टिकटको प पैसा सबै तपाईँले दिनुहुन्छ हाँ कस्तो खालको मान्छे हौ तपाईँ त एउटा विश्वासी छैन तपाईँमा है एउटा विश्वास भन्ने कुरो छैन कमसेकम मैले अहिलेदेखिको तपाईँलाई फोन गरेको एकपल्ट तपाईँले फोन रिसिभ गर्नु भएको भ पनि त हुनेथ्यो नि सात बजीको ट्रेनमा चैँ म अब ऐले आठ बजी सक्यो म एति बेला रेलवे स्टेसन जानु यति बेला मैले पाउँछ मैले गाडी अब मैले म पुग्नु पर्ने कहाँ तपाईँ अहिलेसम्मन् पनि आउनु भएको छैन एक घन्टा लगभग एक एक घन्टा भइसक्यो अन्त पर्खेको मैले अहिलेसम्मन् पनि तपाईँ आइपुग्नु भएन कि मलाई रेलको भाडा सबै फर्काइदिनुहोस् कि त म तपाईँको खिलाफमा म कम्प्लेन गर्छु अब म यसमा मै आधा बिचमा म के गर्नु पर्ने आधा बाटोमा म के बिचलित भएर बसिरहेको छु म के चाहिँ गर्नु यहाँ तपाईँ कस्तो खालको मान्छे अलिकति बुझ्नु हुँदैन कस्तो सोच विचार नभएको मान्छे हौ अलिकिति एउटा पेसेन्जरको त एउटा विश्वास भन्ने कुरो त तोड्नु हुँदैन त त्यो विश्वास त लिएर अँ म त्यो मान्छेलाई सठिक टाइममा पुऱ्याउनुपर्छ भन्ने एउटा भावना र विश्वास बोकेर पो हिँड्नुपर्छ त हौ कस्तो खालको मान्छे रहेछ तपाईँ त होइन मेरो चाहिँ पैसा तपाईँले फर्काइदिनुहोस् बरू त्यो ट्रेनको टिकटको पैसा पनि तपाईँले डल्लै फिर्ता गरिदिनुहोस् बरू हो जुन मैले तपाईँको ट्राभल एजेन्सीलाई पनि मैले पैसा पहिला अनलाइनको अनलाइन बुकिङ गरेको थिएँ नि तपाईँको गाडीको लागि त्यो पैसा पनि फर्काइदिनुहोस् प्लस मलाई जुन मलाई त्यो रेलवे स्टेसन तपाईँले टाइममा पुऱ्याइदिनु भएन त्यसको पनि सबै मेरो पैसा भाडा टाकटुक फिर्ता गरिदिनुस् नभए चाहिँ म तपाईँको खिलाफ म कम्प्लेन गर्छु यत्ति साह्रो मेरो आफ्नो काम यति बनाउनुको लागि म यति टाइममा निस्केको मान्छे तर तपाईँले आधा बिचमा मलाई बिचलित गर्नु भयो एक घन्टा एक घन्टासम्म तपाईँले मलाई रुङाउनु भयो र तर पनि तपाईँ आइपुग्नु भएन अब यसको लागि चाहिँ म के गर्नु पर्ने तपाईँलाई किन ट्राफिक जाम चाहिँ कसरी तपाईँको ट्राफिक जाम भयो हाँ तपाईँलाई तपाईँ एक घन्टा अगाडि निस्किनु पर्ने हो नि त तपाईँलाई आठ ब सात बजीभित्रमा बोलाएको त तपाईँ पाँच बजी निस्किनु पर्ने हो मलाई पिकअप पनि गर्नुपर्ने हो हो कि होइन तपाईँ आएर त पिकअप गरेर मलाई रेलवे स्टेसन लानु पर्ने हो नि त अन्त तपाईँले सात बजी निस्केर चाहिँ कसरी आइपुग्नु हुन्छ होइन मेरो पैसा चाहिँ सबै तपाईँले फिर्ता गरिदिनुहोस् नभए चाहिँ म तपाईँको खिलाफ म कम्प्लेन गर्छु